हिजोअस्ती एउटा ज्याकेट मगाएको थिएँ अनलाइनमा एक दुई दिन लगाएँ मनपरेन त्यतिकै राखिरहेछु पैसाको मात्रै खर्चा भयो बरु स्वेटरहरू मगाएको भए पनि हुने थिएछ राम्रो हुन्थ्यो